हाम्रो गाउँमा धेरै जसो साग सब्जीहरू रोपिन्छ मान्छेले अन्त त्यो चाहिँ हाम्रो त्यो दोकानहरू कतिले स्टलहरू राखेर बेच्ने गर्छ कोपी मुला अन्त सागहरू इस्कुसहरू जराहरू अन्त धेरै जस्तो सब्जीहरू बेच्ने गर्छ कतिहरूले त्यो कोपीहरूको ममहरू बनाएर चाउमिनहरू बनाएर बेच्ने गर्छ कतिजनाले चाहिँ अब स्टुडेन्टहरूलाई एकदम सुबिस्ता होस् भनेर स्टेसनरी खोलेर खाता किताबहरू बेच्नेहरू गर्छ अन्त धेरै जस्तोले अब के भन्छ बिरु रुख पातहरू जे फ्लावर्स प्लान्टहरू अब स्टल राखेर बेच्छ अन्त त्यसले गर्दा तिनीहरूलाई धेरै मुनाफा हुन्छ धेरै जस्तो टुरिस्टहरू आउँदाखेरि अब आजकलको मान्छेहरूलाई ज्यादातर लोकल फुडहरू लोकल भेजिटेबलहरू धेरै मन पराउँछ जस्तो कि गुन्द्रुकहरू त्यो अब गुन्द्रुक अब धेरै प्रिय भएको छ मान्छेहरूको लागि अन्त त्यस्तो ढिँडोहरू त्यस्तोहरू के के किनेमाहरू यस्तोहरू लोकल फुडहरू अब बेचेर कतिले मान्छेहरूले पैसा कमाउँछ सेलरोटीहरूको कतिले स्टलहरू राख्छ त्यसबाट धेरै मुनाफाहरू भएको छ देखिन्छ अन्त धेरै प्रकृति अब हरियो भएकोले गर्दा पहाडहरूदेखिले गर्दाखेरि कति मान्छेहरूले चाहिँ होमस्टेहरू खोलेर पर्यटकहरूलाई पुरा आकर्षित गरिन्छ अन्त त्यसले गर्दाखेरि धेरै जस्तो तिनाहरूलाई मुनाफा भइरहेको छ अन्त फुल फुलहरू कतिजनाले घरहरूतिर पुरा बेसी भएकाले गर्दा कति अब गाडीमा जाने मान्छेहरूले अब फुलहरूको त्यो देख्दाखेरि स्टलहरू देख्दाखेरि त्यो गाडी रोकी रोकी त्यो किन्छ कतिले धेरै जस्तोले बन्डलै बन्डल अब मगाउँछ अन्त लान्छ